दार्जिलिङ जिल्लामा मुख्य उद्योग र आर्थिक स्रोतहरू भनेको नै चिया हो उद्योग पनि चिया नै हो र आर्थिक स्रोत पनि चिया नै हो यसबाहेक आफ्नो इच्छा अनुसार बस्ती क्षेत्रतिर मानिसले आफ्नो इच्छा अनुसार र समय अनुसार अन्य साग सब्जीहरू लाउने गर्छन् त्यसमा मानिसहरू आंशिक रुपमा नै भर पर्ने गर्छन् र जिल्लामा कुनै प्रकारको यस्ता कारखाना कम्पनीहरू छैनन् र छन् भने पनि ती सबै चिया कम्पनीहरूकै छन् जस्तै गुडरिक मारग्रेटस् होपहरूको ह्याप्पी भ्याल्लीहरूको आफ्नै कारखानाहरू छन् र सायद कम्पनी पनि यिनीहरूको आफ्नै हुनु पर्छ